हेलो यो निमा रेस्टुरेन्ट हो मलाई पुरा भोक लागिरहेको छ अनि खाना अर्डर गर्नु छ खानामा चाउमिन त्यसको साथमा सस खोर्सानी अनि डेलिभर हुनु कति टाइम लाग्छ त्यो पनि बताइदिनुहोस्